ए हजुर हिजै ल्याउनु भनेर निक्लिसकेको थिएँ त हामी म अन्त बाटोमा आउँदाआउँदै अलिकति समस्या आइपरेर नि गाडी बिग्रिएर नि बाटोमा आउँदाआउँदै ढिलो भयो अहिले अन्त तपाईँलाई ए मैले स्कुटीतिर स्कुटीमा पनि ल्याइदिनु भनेको थिएँ स्कुटी पनि पम्चर भइरहेको छ अहिले हो मेरो अन्त अब तपाईँलाई आजसम्म अहिले एक घन्टा आधा घन्टाभित्रसम्म म तपाईँको घरमा ल्याइदिन्छु नि मै आउनु नपाए पनि मेरो मान्छे कसैको कसैलाई पठाइदिन्छु नि हुन्छ नि त्यस्तो गर्दा हुन्छ नि म तपाईँलाई तपाईँको घरमा अहिले पठाइदिन्छु नि म आधा घन्टाभित्रमा होइन अब यसपालि त्यस्तै समस्या भइहाल्यो अर्कोपालि अब फेरि फेरि चाहिँ यस्तो गल्तीहरू हुँदैन नि अब एकपल्टको लागि चाहिँ हामीलाई नि माफ गरिदिनुहोस् हजुर एकपल्टको लागि चाहिँ माफ गरिदिनुहोस् फेरि फेरिदेखिको यस्तो हुँदैन नि यसपालि चाहिँ अब भइहाल्यो यस्तै समस्याले गर्दा हुन्छ म तपाईँलाई मेरो मान्छेको हातमा पठाइदिन्छु पेमेन्ट चाहिँ कस्तो अनलाइन पेमेन्ट गर्नुहुन्छ कि क्यास अन डेलिभरी गर्नुहुन्छ हुन्छ हुन्छ हस् त राखेँ थ्याङ्क यू